हलो ए हजुर तपाईँ डिके अङ्कल बोल्नुभएको हो ए हजुर

म चाहिँ ऊ यसको लागि सोधौँ भनेको नि तपाईँहरू टुरिजमपट्टि तपाईँहरू पहिल्यैदेखि हुनुहुन्छ हो अनि म पनि एउटा अब गाउँमा भिलेजमा बसेर अब पढेर पनि केही गर्नु सकिनँ हो अन्त त्यही एउटा म पनि टुरिजमहरू होमस्टेहरू एउटा खोलौँ भनेर सोचिरहेको थिएँ हो त्यो बिषयमा चाहिँ के छ कस्तो छ म अलिकिति जानकारी मागौँ भनेर नि तपाईँबाट हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यो हजुर त्यही त त्यो होमस्टेहरू खोल्यो भने त केही नोक्सानहरू त पर्दैन है राम्रै हुन्छ हामीले अब सुविधाहरू दिनु सक्यो भने त राम्रै हुन्छ है हजुर हजुर हजुर हजुर हजुर हो नि हजुर हजुर हजुर हजुर त्यही त म पनि त्यहीहरू के हो कस्तो हो त्यही जानकारी लिनुको लागि नि म पनि त्यही त काम केही छैन अब भिलेजमा अब ऊ यसमा बसेर केही छैन गाउँ घरमा हो त्यही त एउटा सानो भए पनि होमस्टे खोलौँ भनेर चलाऔँ भनेर सोचिराखेको थिएँ त्यही भएर नि कस्तो के हुन्छ भनेर नि हजुर हुन्छ हजुर हुन्छ हुन्छ धन्यवाद